अस्तिको हप्ता मैले एउटा सेम्पू किनेको थिएँ है अन्त त्यो सेम्पू चाहिँ त्यहाँनिर लेखेको थियो एकदम डेन्ड्रफ फ्री तपाईँको कपाल एकदम राम्रो बनाउँछ स्मुथ बनाउँछ सफ्ट बनाउँछ भनेर अन्त हेयर फल पनि कन्ट्रोल गर्छ भनेर चाहिँ मैले त्यो सेम्पू किनेको थिएँ तर त्यो सेम्पू लगाको मैले दुई तिनपल्ट जस्तो मैले युज गरेँ होला तर मैले कुनै डिफ्रेन्स पनि पाइनँ अन्त मेरो कपाल लाइक सिल्की स्मुथ त भएन अझै जख्रक्कै भएको जस्तै मलाई फिल भयो अन्त डेन्ड्रफ पनि जाँदै गएको छैन त्यो सेम्पू तिनपल्ट युज गरिसक्दा पनि